हेलो दाजु सुन्नुहोस् न म केटिभीबाट बोलेको कि अन्त मैले चाहिँ यहाँको कालेबुङको ओभरअल स्पोर्ट्सलाई लिएर एउटा लिस्ट बनाउँदै थिएँ अनि तपाईँ त स्पोर्टस् उयो हुनुहुँदो रहेछ होइन तपाईँलाई अलिक ओभरअल आइडिया होला भनेर चाहिँ मैले तपाईँको इन्क्वारी गरेर एउटा लिस्ट बनाउँ भनेर सोचिरहेको थिएँ होइन त्यसको लागि फोन गरेको तपाईँलाई कि कालेबुङमा नि कालेबुङमा नि ओभरअल नि स्पोर्ट्रसमा कुन चाहिँ उइसमा चाहिँ अलिक स्कोप अहिले छ हौ फुटबल भयो होइन कतिवटा एकाडमीहरू छ कालेबुङमा होइन हजुर हजुर हजुर हजुर हक्कीहरूको छ कि छैन कालेबुङमा हजुर हजुर हजुर हजुर हजुर हजुर हक्कीको कस्तो छ हक्कीमा चाहिँ कस्तो छ कालेबुङ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर सुन्नुहोस् न यहाँ मा हजुर हजुर ए सुन्नुहोस् अहिले अब योभन्दा अगाडि राष्ट्रिय स्तरमा अँ तपाईँले भन्नुहुन्थ्यो फुटबलमा अलिक क्रेज छ होइन योभन्दा अगाडि राष्ट्रिय स्तरमासम्म पुगिसकेको छ होइन यहाँको प्लेयरहरू कालेबुङ दार्जिलिङ तर अहिले यहाँको एकाडमीहरूले यहाँ नानीहरूलाई बाहिरसम्म जानुको लागि राष्ट्रिय अन्तरराष्ट्रिय लेवलसम्म लानुको लागि यहाँको एकाडमीहरू कसो के कस्तो पहलहरू गरिरहेको छ कस्तो प्रोसेसहरू गरिरहेको छ हजुर हजुर हजुर हजुर दाजु हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

सुन्नुहोस् न यहाँ नि हुन्छ हुन्छ कि म तपाईँलाई यही उइसको कलेक्सनको लागि गरेको थिएँ बादमा फेरि केही डाटा चाहियो भने फोन गर्छु नि है तपाईँसँग कन्ट्याकमा बस्छु नि है हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु